तपाईँ यहाँनिर कालिम्पोङमा चाहिँ बजारमै कोठा भाडा लिएर बस्नुभएको छ कि बजारदेखि अलिकति तल माथितिर बस्नुभएको छ अनि यहाँ चाहिँ तपाईँ कहाँ पढ्नुहुँदैछ स्कुल पढ्नुहुँदैछ कि कलेज पढ्नुहुँदैछ कि अनि अरू केही गर्नुभएको छ कि बताइदिनु होस् न म चाहिँ यहाँ बजारदेखि अलिक तल बस्छु बमबस्ती अलिक बस्ती बस्ती नै खालके छ पानीको अलिक सुविधा हुन्छ र म अलिक तलै बसेको म चाहिँ अहिले कलेज गर्दैछु कलेज गर्दै सँगसँगै कम्प्युटर क्लास पनि जाँदैछु पानीको अलिक सुविधा छ अनि तलै बसेको रेन्ट चाहिँ अलिक रेन्ट चाहिँ कति छ भने नि तिन हजारहरू त्यस्तै छ पानीको अलिक सुविधा पर्छ यता बजारमा चाहिँ पानी पाउने चान्सेस हुँदैन त्यही भएर चाहिँ बजारदेखि अलिक तलै बसेको